आज होइन भारतमा धेरै मात्रामा जनसङ्ख्या बढिरहेछ अनि जति जति जनसङ्ख्या बढिरहेछ त्यति बेसी प्लास्टिक प्रयोग भइरहेछ अनि जताततै फ्यालिरहेछ त्यसकारण हाम्रो ल्यान्ड पल्युसन भइरहेछ अनि मान्छेहरूले खोला नालातिर पनि फ्याँक्ने गरेकोले वाटर पल्युसन पनि भइरहेछ अनि ठुल्ठुलो कारखानाहरू बढिरहेछ कारखानाको धुवाहरूले एयर पल्युसन भइरहेछ अनि गाडीहरूको पनि सङ्ख्या धेरै बढिहरेछ त्यस कारण गाडीबाट निस्किएको धुवाले पनि एयर पल्युसन बढाइरहेछ अनि विभिन्न केमिकलहरूको प्रयोग गरेर पनि वाटर पल्युसन भइरहेको छ होइन अनि त्यसै कारण आज भारतले एयर पल्युसन ल्यान्ड पल्युसन वाटर पल्युसन जस्तो पर्यावरनीय मुद्दाहरू सामना गरिरहेको छ अनि पछिलो केही वर्षमा मेरो गाउँको वरिपरिको रुखपातहरू मानिसहरूले काटेकोले गर्दा पहिरो गइरहेछ खोलानालाहरू सुक्दै गइरकेको छ विभिन्न किसिमको केमिकलहरू प्रयोग गरेर खेती गरेकोले माटोहरू पनि बगाएर लगिरहेछ अनि खेतीबाली हुनु छोडिरहेको छ अनि मौसममा चाहिँ के पयिवर्तन देख्दैछु भने अहिले पानी पर्ने समय हो तर पानी नपरेर घाम लागेर गर्मी धेरै भइरहेको छ धन्यवाद